भाइ सुन्नुहोस् न कि मलाई तपाईँको रेस्टुरेन्टबाट नि खाना चाहिएको छ है तर खानामा चाहिँ मलाई अलिकति मसला कम्ती भएको है र नुन चाहिँ अलिक चक्कै लागेको अनि त्यसमा मिठाई पनि होस् है र मिठाईमा चै चिनी अलिकति कम्ती भएको खाना तपाईँले ल्याइदिनुहोस् न मलाई